दादा मैले तपाईँको रेस्टुरेन्टबाट अघि डेजर्ट खानाहरू मगाएको थिएँ जसको एडभान्स त मैले गुगल पेकोबाट तपाईँलाई गरिदिई सकेँ र म अझै त्यसमा कुराहरू एड गर्न चाहन्छु कोल्ड ड्रिङ्क एड गरिदिनु होस् त्यसमा अनि पिज्जा दुईवटा एड गरिदिनु होस् र त्यसको पैसा चाहिँ म तपाईँलाई गुगल पे गरिदिन्छु नि पहिला जुन चाहिँ थियो त्यसको त मैले तपाईँलाई गुगल पे गरिदिई सकेँ र यो आइटमहरू पनि एड गरिदिनु होस् र मेरो ठाउँमा अर्डर गरिदिनु होस् डेलिभरी गरिदिनु होस्